भाइ खोइ हो अलिक छिटो हुनुपर्ने यो गाडी पनि के हौ यस्तो सिटहरू पनि यस्तो बाङबुङ भएको बस्ने ठाउँ पनि असुविस्ता झन् बिहान छिटो गाडीमा जाउँ भनेर चाहिँ चढेँ अलिक बिहानै उठेर चेकहरू गर्नु पर्छ नि चक्का पनि क्या हो यो घरि टायर पङ्चर भयो भन्छ रोकिदिन्छ घरी कहाँ यस्तो पाराले कहिले चाहिँ पुग्नु हामी झन् छिटो गरेर टाइममा पुगौँ भनेर तपाईँको गाडीलाई झन् बिहानै भनेर चढेको त न त तपाईँको हर्नहरू बज्छ अरू गाडी आए भने हेर्नु त केही भयो ओरे भने सबैलाई प्रब्लम हुँदैन तपाईँ त कस्तो हौ केयरलेस गरेर हिँडेको हौ हत्तेरिका के दिनमा यस्तो समयमा चढेछु यस्तो जानेको भए त म अर्कै गाडीमा भन्ने थिएँ तापईँ त खोइ झन् हुन्छ भन्यो भरे त अलिक राम्ररी चेक गर्नु आफू पनि हिँड्नु पर्छ कस्टमरहरूलाई हिँड्नु पर्छ हत्तेरीका अलिकति राम्रोसँगले बुझेर सबै कुरो चेक गरेर हिँड्नु पर्छ है ल अबदेखि चाहिँ यस्तो गर्नु हुँदैन त थेत्